हेलो हजुर ए अँ चिने चिने चिने तपाईँ कहाँ जानुहुने हजुर अहिले चाहिँ यस्तो छ कि अहिले त्यो बिजनबारीको बाटोहरू चाहिँ नि एकदमै खराब छ दही खाएर गयो भने चाहिँ घिउ हुन्छ त्यस्तो हल्लाउँछ

अन्त अरू अर्को अल्टर्नेटिभ बाटो रोज्नुपर्छ होला हौ बाटो एकदमै खराब भयो यहाँको हजुर नोकसान भयो नि तपाईँको घर कहाँनिर हो दार्जिलिङ एक्जेक्ट तपाईँको कहाँनिर भन्नुभयो मलाई भन्नुहोस् त तपाईँको ए तल छ ए उयो के अरे तुङसुङ अँ हजुर हजुर हजुर यसो गर्नुहोस् कि बाटो यता मारि मेरिबुङबाट जाँदा पनि हुन्छ हो अँ तपाईँलाई चाहिँ तिन हजार लिन्छु नि त म तिन हजार

दार्जिलिङको बाटोहरू भन्नु नै हो भने काही पनि राम्रो छैन हो त्यो चाहिँ अलिकति राम्रो छ भन्ने मात्रै हो नभए त दार्जिलिङको बाटोहरू सबै खाराब छ उफ्रिँदै जानुपर्छ नि हजुर मेरो चाहिँ अलिकति गाडी हजुर हजुर

हजुर बिहान तपाईँको कति साढे आठ बजी निस्किने हो एघार बजी चाहिँ पुग्छ अलिक अलिक छिटो तपाईँ कति छिटो पनि पुग्छ कि तर बाटोले गर्दा चाहिँ एकदमै ढिलो हुन्छ हौ बाटो नै भएन हाम्रो नेताहरले त खोई नेताहरू त राम्रो राम्रो गाडीमा आउँछ कि उनीहरूलाई त त्यो बाटोले उफारेको थाह हुँदैन अन्त हामी जनता नै हो उफ्रिँदै जानुपर्ने त हो बिमारीहरलाई त एकदमै साह्रो पर्छ नि बिमारीहरू त बाटोमै मर्नु पनि सक्छ हो अनि

हजुर हजुर हुन्छ यो अब हजुर हजुर हुन्छ लु त्यसो भए तपाईँ भोलि नि भोलि यस्तै कति साढे आठमा टक्कै चौरास्त चौरास्ता निस्किनुहोस् कि म तपाईँलाई पिकअप गर्न आउँछु नि ल तिन हजार फिक्स भयो हुन्छ हुन्छ हुन्छ हुन्छ